मलाई घुम्नु मनपरेको ठाउँहरू हाम्रै वरिपरिको जस्तै सन्दकपूहरू हो सन्दकपूमा त्यहाँको मौसमहरू धेरै राम्रो छ त्यहाँ धेरै प्रकारको गुँरास फुलहरू फुल्छन् त्यो मलाई हेर्नु मन छ त्यहाँको मौसमको त्यो जा धेरै जाडो हुन्छ भनेर सु मलाई जाडो ठाउँ धेरै मनपर्छ जस्तै नेपालको नेपालमा अन्तुमा अन्तुमा घाम हेर्ने ठाउँहरू छन् त्यो हेर्नु मलाई त्यहाँ जानु मन छ त्यहाँनिर बस्नुको लागि सुविस्ता छ भनेर भन्छन् नेपालमा पनि धेरै राम्रा ठाउँहरू छन् जस्तै जामुनखारी जामुनखारी त्यहाँ त्यहाँदेखिको अलिक तल भएर ह्याप्पी ल्यान्ड भन भन त्यहाँनिर घुम्नु धेरै ठाउँहरू पनि छन् र मलाई नेपालको काठमाडौँको धेरै फेवाताल फेवाताल जानु पनि मन छ पशुपतिनाथ घाट आर्यघाटहरू जानु मन छ मुस्ताङको त्यो मुस्ताङको त्यो जग्गाहरू घुम्नु मलाई मनपर्छ अन्त त्यस्तै त्यही साथै भारतको साउथपट्टि मलाई केरला त केरलातिर घुम्न मन छ त्यहाँको उटीहरू त्यहाँको जग्गाको उटीको पनि मैले धेरै कहानीहरू सुनेको छु कथाहरू राम्रो राम्रो कथाहरू सुनेको छु त्यस कारणले मलाई घुम्नु मनलाग्छ र भारत बाहिर मलाई श्रीलङ्काको श्रीलङ्कामा पनि जानु मन छ श्रीलङ्कामा मैले राम मन्दिर राम मन्दिर छ भनेर सुनेको थिएँ त्यस कारण त्यहाँ पनि मलाई हेर्नु पनि मन छ अन्त जस्तै मेरै भारतकै वरिपरि ठाउँहरू जस्तै कश्मीर कश्मीरको कश्मीरको धेरै राम्रो राम्रो ठाउँहरू उत्तराखण्डहरूतिर मैसुरहरूतिरको त्यतातिरको पार्कहरू फुलको पार्कहरू धेरै धेरै धेरैहरू छन् भनेर सुनेको थिएँ त्यो जग्गाहरूतिर मलाई पनि घुम्न जान मन छ साथै मलाई भारतदेखिको बाहिर विदेश ठाउँहरू जस्तै लन्डनको लन्डन ब्रिज हेर्नु मन छ पेरिसको आइफिल टावरहरू हेर्नु मन छ सिङ्गापुर सिङ्गापुरतिर भएको धेरै राम्रो राम्रो सहरहरू मलाई हेर्नु मन छ मेरो साथीहरू गएको छन् उनीहरूले राम्रो छ त्यहाँको वातावरण साँच्चै जग्गाहरू एकदमै साफसफाइ छ भनेर मलाई त्यहाँ जग्गाहरू जान पनि मन छ मलाई घुम्न त मलाई धेरै नै मनपर्छ म सकेसम्म चाहिँ म मेरै यहीँनिरै आफै दार्जिलिङकै वरिपरि घुम्न पनि चाहन्छु साथसाथै भारतको हर जग्गा घुम् घुमेर त्यहाँको नयाँ नयाँ खानाहरू पनि मलाई टेस्ट गर्नु मनपर्छ र नयाँ नयाँ जग्गाहरू नयाँ नयाँ भाषाहरू सिकेर नयाँ नयाँ मान्छेहरूसँग चिनाजाना गर्नु पनि मलाई धेरै मनपर्छ